हाम्रो गाउँमा चाहिँ कुकुरले टोक्यो भने चाहिँ अब म चाहिँ यस्तो गर्छु पहिला चाहिँ कुकुरले टोकेको जग्गामा मजाले धुन्छु मजाले पखाल्नु पर पखाल्छु त्यसलाई अनि त्यसको बादमा चाहिँ मट्टितेल छ भने मट्टितेलले चाहिँ अब त्यसको विषहरू जान्छ मट्टितेल मजाले लाउ लगाउँछु मजाले लगाइसकेर चाहिँ अब घरछेउको घरछेउमा फार्मेसीहरू छ भने चाहिँ पहिला चाहिँ सुई हान्नुपर्छ टिटीको सुई हान्नुपर्छ त्यसो गरेर चाहिँ अलिक भए पनि उयो हुन्छ त्यसको बादमा चाहिँ अब अब कुकुरलाई सुई लगाएको छैन भने चाहिँ टिटी मात्रै लगाउँदा पनि हुन्छ तर कुकुरलाई अब गाउँको कुकुरले टोकेको छ भने चाहिँ तिनीहरूले पनि सुई पनि लगाएको हुँदैन कुकुरलाई अन्त त्यसको रालले धेरै उयो गर्छ धेरै हार्मफुल हुन्छ क्या अब त्यो राल राल चाहिँ रालले गर्दाखेरि धेरै उयो नोक्सानहरू हुन्छ ऱ्याबिसहरू फैलिन्छ अन्त त्यसको लागि चाहिँ छेउछाउमा हब हस्पिटल छ भने चाहिँ त्यहाँनिर गएर चाहिँ कुकुरले टोकेको छ भनेर भन भनेर चाहिँ यति दिनको चारवटा सातवटा जस्तो सुई हुन्छ दिन बिराउँदै बिराउँदै अब बोलाउनुहुन्छ एउटा हातमा एक दिनमा दुईपल्ट सुई लगाइदिनु हुन्छ त्यसको चाहिँ अब हामीले सातवटा सुई चाहिँ हामीले हामीले उयो गर्नुपर्छ मजाले सातवटा सुई चाहिँ लगाउनैपर्छ हामीले नभए चाहिँ र्याबिस फैलिने डरहरू हुन्छ